यो मङमाया पऱ्यो ए यहाँनिर होमस्टेहरू छ ए अन्त यता सागसब्जीहरू हुन्छ ए अन्त यताबाट दार्जिलिङ चाहिँ कताबाट जान्छ होला बहिनी ए ए ओरेन्ज भिल्लाबाट गयो भने चाहिँ अलिक नजिक पर्छ नि ए यहाँ ट्र्याप डाँडा भन्ने छ हरे नि त्यो चाहिँ कता हो ए त्यहाँ ट्र्याप डाँडाहरू चल्दैछ नि अहिले है ए अँ त्यता त बस्ने गरी जग्गाहरू त छैन नि ए निकै तलै छ नि ए त्यो अँ ट्र्याप डाँडादेखि उकालो चाहिँ ट्र्याप डाँडाबाट उकालो चाहिँ पेसोक निस्केपछि चाहिँ कता जानुपर्ने उकालै हो कि ए त्यताबाट चाहिँ दार्जिलिङ छिटै पुग्छ नि ए त्यही त दार्जिलिङ म चाहिँ दार्जिलिङ गएको कि अन्त यहाँ बाटो नचिनेर नि यसो कसलाई सोधौँ भनेको ठिकै तपाईँलाई भेटेर नि अँ म उता कालेबुङबाट आएको हजुर त्यही त दार्जिलिङ घुम्नु गएको कि अन्त त्यही भएर नि कताबाट जानु जानु भयो नि त फेरि ड्राइभरले पनि नचिन्ने हो त्यही भएर ए राम्रो बाटो चाहिँ कताबाट होला पेसोकपट्टिबाट कि तकदाहपट्टिबाट राम्रो बाटो होला हौ बहिनी

ए पेसोकबाट चाहिँ कम्ती छ नि